हाम्रो कल हाम्रो कल्चरमा करम पूजा कल्च करम पूजा भयो धुर पूजा भयो फगुवा भयो म करम पूजाको बारेमा भन्छु हाम्रो करम पूजामा करम भन्ने एउटा गाछ हुन्छ त्यो गाछ गाडिन्छ करमको दिनमा त्यसलाई पुज्छौँ हामी त्यसपछाडि एउटा केटा भयो केटी भयो व्रत बसिन्छ लहसुन प्याज इत्यादि अनेक किसिमको चिजहरू खानुलाई मना गरिन्छ त्यसपछि केटाहरू केटीहरूले व्रत बसेर त्यहाँ नि अनि करम भन्ने पूजा चाहिँ गरिन्छ के करम पूजा भन्ने करम पूजा त्यसपछि करम पूजाहरू गरिन्छ अन्त म धुर पूजाको भन्छु धुर पूजा भनेको हाम्रो गाउँको मान्छेहरू सबैजना हाम्रो जातिको मान्छेहरूले खोलामा गइकन एकजुट भइकन सबैले हाम्रो धुर पूजा भन्ने पूजा गरिन्छ सबैले पूजा गरिसकेपछि सबैले गाउँले घर को मान्छेहरूसँगै वरिपरि बसेर खिचडी बनाएर प्रसादको रूपमा खान्छौँ धुर पूजामा त्यसरी गरिन्छ अन्त त्यसपछाडि म भन्छु फगुवा हाम्रो फगुवाको दिनमा धुप कोठाभित्र हाम्रो एउटा पिण्ड जस्तै हुन्छ त्यसमा हामी फगुवाको दिनमा हामी पूजापाठहरू गर्छौँ जबसम्म हामीले पूजापाठ गर्दैनौँ तबसम्म हामीले होलीहरू खेल्न पाउँदिनौँ अनेक किसिमको खानाहरू बनाइन्छ घरमा फगुवाको दिनमा तबसम्म हामीले फगुवाको दिनमा हामीले चढाउँदिनौँ फगुवाको दिनमा चढाइसकेपछि हामी खान्छौँ जब हामीले फगुवामा पूजा गर्छौँ नि घरभित्र पूजा गरिन्छ हाम्रो त्यो घरभित्रको बेग्लै हुन्छ सामाग्रीहरू खानेदेखि लिएर चढाउनेदेखि लिएर अनेक नाना किसिमको हुन्छ भित्र बस्नेको खालि घरको मान्छेहरूले खान पाइन्छ फगुवाको दिनमा प्रसादहरू बाहिरको प्रसाद बेग्लै हुन्छ गाउँलेहरूलाई बाँड्ने अब त्यसपछाडि हामीले सबै कुरा सकेपछि फगुवामा होलीहरू घरमा टिकासिका लगाएर आमाबाबाको खुट्टाहरू ढोगेर फगुवा त्यसपछि हामी फगुवा खेल्छौँ